मरो नाम म दिलिप हो म नाम्चीबासी हो नाम्चीदेखि केही मिल तल गाउँ बस्ती पाइन्छ जहाँ गाईवस्तुहरू धेरै ठुला ठुला पाल्ने गर्छन् हामी बिहान उठ्ने वित्तिकै देखि घाँस काट्न जान्छौँ घाँस काटेर फर्किँदा फर्किसकेर गाईगोठको घाँस काट्न घाँस राख्छौँ बिसाउँछौँ त्यस पश्चात गाईलाई घाँस हाल्छौँ खोर सोर्छौँ गाईलाई दाना दिन्छौँ दुध दुहुन्छौँ त्यहाँदेखि फेरि गाईलाई घाँस हाल्छौँ त्यहाँदेखि घर फर्कन्छ हामी